हाम्रो दार्जिलिङमा हुन त निक्कै अस्पतालहरू छन् क्लिनिक पनि छ प्राइभेट क्लिनिकहरू हुन्छ फार्मेसी पनि छ अब जस्तै हेऱ्यो भने हाम्रो सेवाहरू पनि पहिलाभन्दा अहिले निक्कै राम्रो भएको छ है अब हामी गयो भने दुई रुपियाँमा टिकट किनेर हामीले आफ्नो जाँचहरू देखाउन सक्छ कति दबाईहरू त हामीले हस्पिटलबाट हामीले फ्रीमै पाउँछ कति मात्रै दबाईहरू यस्तो हुन्छ जसमा चाहिँ हामीले बाहिरबाट किन्नुपर्छ र यसो हेऱ्यो भने दार्जिलिङ जुन चाहिँ इडन हस्पिटल छ त्यसमा सेवाहरू एकदमै राम्रो छ एक दुईवटा चाहिँ के छ भन्दा के छ भन्दा अब हामीले जस्तै के चेकहरू गर्नु गयो भने चेक अपहरू गर्नु पऱ्यो भने जस्तै के के को ओपिडीहरूतिर गयो भने त्यहाँनिर चाहिँ अब हामीलाई टाइम दिन्छ एक हफ्ता एक एक महिना दुई दुई महिनासम्मको टाइम दिन्छ त्यो चाहिँ अलिकति त्यो भयो है अनि यहाँनिर हाम्रो डक्टरहरू पनि हुनु त छ दार्जिलिङ इडन हस्पिटलमा सरकारी डक्टरहरू पनि छ तर तिनीहरूले आफ्नै प्राइभेट क्लिनिकहरू खोलेर बसिरहेको छ र तिनीहरूले आफ्नो हस्पिटलमा चाहिँ मतलब टाइममा आउँदैन हाम्रो टाइममा आउँदैन अब जस्तो हाम्रो यहाँ दार्जिलिङको एउटा छेउमा एक्ले हस्पिटल भन्छ हामीले त्यहाँनिर केही छैन हस्पिटल मात्रै बनेको छ तर त्यहाँनिर केही व्यवस्था नै छैन न दबाई छ ना डक्टर छ हप्तामा एकखेप भयो भने डक्टरहरू आउन सक्छ र त्यहाँनिर केही पनि गरिँदैन जस्ट मामुली सर्दी सर्दी ज्वरोहरू आएको छ भने त्यसको मात्रै दबाई दिन्छ र अरूतिर त ठिकै छ अब जस्तै प्राइभेटहरू हुन्छ जस्तै युमा नर्सिङ होम भयो उनीहरूकोमा पैसा लाग्छ तर छिट्टै काम हुन्छ उनीहरूकोमा ओपिडीहरू जस्तो सेवाहरू छिट्टै अर्जेन्ट अर्जेन्टमै उपलब्ध हुन सक्छ है सो अनि हाम्रो कोभिडको टाइममा कस्तो थियो भन्दा हाम्रो दार्जिलिङको अस्पतालहरूले निक्कै ठुलो भूमिका निभाएको छ हाम्रो कोभिडको टाइममा यिनीहरूले मास्कहरू लाइदिन्थ्यो हस्पिटलबाट जो जो मतलब जो जो डिजिस जो जो कोभिडको शिकारमा आएको थियो उनीहरूको राम्रो तरिकाले राम्रो तरिकाले हेरपा हेरचाह गरेको थियो हाम्रो डक्टरहरूले